कालिम्पोङ जिल्लामा मनाइने मुख्य हाम्रो नेपालीहरूको चाडबाड चाहिँ दसैँ तिहार होली संस् सङ्क्रान्ति माघे सङ्क्रान्ति र दुर्गा पूजा यसमा चाहिँ हामीले दसैँमा अब हामीले एकदमै धुमधाम मनाउछौँ यो हिन्दूहरूको महान् चाड हो त्यसमा दसैँमा हामीले अब दुर्गा पूजा नौ दिन अगाडिदेखिको हामीले दुर्गा पूजा मनाउँ सुरु हुन्छ नौ दशमीको दिन चाहिँ दसैँ टिका लगाउँछौँ त्यसमा त्यहाँदेखि पन्ध्र दिनबाद तिहारको फेरि सुरु हुन्छ तिहार तिहार चाहिँ अब हामीले एकदमै धुमधामसँगै मनाउँछौँ काग तिहार कुकुर तिहार त्यहाँदेखि लक्ष्मी पूजा लक्ष्मी पूजा चाहिँ हामीले एकदमै भैलेनी खेलेर घर सजाएर एकदमै घरहरू एकदम राम्रोसँग शृङ्गार गरेर सयपत्री फुलको मालाले एकदमै हामीले लक्ष्मी पूजालाई चाहिँ एकदमै हामी धुमधामले मनाउँछौँ त्यसमा बेलुका भैलेनी देउसे भैले खेलेर त्यो रात एकदमै हामीले एकदमै राम्रोसँग भव्य रूपमा मनाउँछौँ त्यहाँदेखि भोलिपल्ट गोरु तिहार गोरु तिहार पनि हामीले मालाहरू लाएर गोरुलाई मालाहरू लाएर एकदम राम्रोसँग मनाउँछौँ त्यसको पछिल्लो दिनमा चाहिँ भाइटिका आउँछ हामीले चेली माइतीको यो चाडलाई चाहिँ हामीले सधैँ एकदमै राम्रोसँग मनाउँछौँ फुलको माला लाएर सयपत्री मखमलीको मालाले हामीले माइतीलाई पुज्छौँ त्यसरी नै तिहार सक्छ त्यहाँदेखि फेरि तिहार सकेर हामीले यो चाडपर्व हामीले कुनै धर्मलाई पनि हामीले अलग ठान्दैनौँ त्यो तिहार सकेपछि फेरि डिसम्बर क्रिसमस आउँछ क्रिसमस पनि हामीले उत्तिकै नै मनाउँछौँ हामीले क्रिसमसलाई पनि हामीले एउटा पर्वै मान्छौँ त्यो पछि फेरि आउँछ जनवरी फेब्रुवरीमा माघे सङ्क्रान्ति माघे सङ्क्रान्ति पनि हामीले एकदम धुमधामले नै मनाउँछौँ माघे सङ्क्रान्तिमा हामीले फलफुल फलहरू जस्तै घरतरुल वनतरुल वनतरुलको टिका लाएर घरतरुलहरू खाएर सिमल तरुलहरू खाएर हामीले यो पर्वलाई मनाउँछौँ त्यसपछि आउँछ होली होली मार्चमा आउँछ होली पनि हामीले एकदमै हिन्दूहरूले एकदमै राम्रोसँग पहिलातिर हामीले अब फाल्टो जातले मनाउँथ्यो फाल्टो मतलब कैयाँहरूले मनाउँथ्यो त्यो चाहिँ अहिले त्यो कैयाँहरूले मात्रै नभएर अहिले नेपाली हिन्दूहरू सबैले नै मनाउँछ त्यो चाहिँ एकदमै ठुलो त्यो चाहिँ यात्रा हुन्छ त्यो चाहिँ त्यसमा चाहिँ प्रणामी हिन्दू सबै भएर मङ्गलधाममा एकदमै धुमधामले मनाउँछ बजारको परिक्रमा गर्छ त्यसमा एकदमै राम्रो यो पर्वलाई एकदमै राम्रो मनाउने गर्छौँ यही हाम्रो यो परम्परा स्थानीय परम्परा चाहिँ हामी हिन्दूहरूमा चाहिँ एकदमै यो इद पनि मनाउँछौँ मुस्लिमहरूको हामीले कुनै धर्मलाई सानो ठुलो भन्दैनौँ हामीले सबैलाई एकदम एउटै नजरमा हामीले राखेर यो पर्वहरू मनाउने गर्छौँ